हेलो हजुर हो त हजुर हजुर ए हजुर होइन अब तपाईँहरूलाई फेरि घुम्नु जानुको लागि त म के भन्छ ट्याक्सीहरू पनि लिनुपर्छ त्यही कारणले गर्दाखेरि अलिकति चार्जेसहरू त हाई नै हुन्छ फेरि तपाईँहरूलाई त्यहाँनिर म गाइड पनि गर्छु ट्याक्सीदेखिको ए गाडीदेखिको डल्लै हुन्छ अन्त त्यही कारणले फेरि होटेलमा बस्नु हुन्छ होला तपाईँहरू कति दिनको ट्रिपको लागि आउनुहुन्छ मेन चाहिँ ए फेमिली डल्लै कतिजना हुनुहुन्छ फेमिलीमा चाहिँ ए आठजना हुनुहुन्छ हजुर आठजनाको हिसाबले अब मैले गाडी बुक गर्छु अन्त होटेलहरू पनि बुक गरिदिन्छु तपाईँहरूलाई खानापिना डल्लै अब मेरै उयो थ्रुबाट हुन्छ हो अन्त त्यही भएर चाहिँ तपाईँलाई चाहिँ चार्जेस चाहिँ अलिकति हाई हुन्छ भनौँ न किनभने अब दार्जिलिङमा त तपाईँलाई थाहा छ त टुरिस्टहरू त्यसै त पुरा घुम्नुहरू आइबस्छ त्यही भएर फेरि पुरा ट्राफिकहरू पनि ट्राफिकको पनि प्रोब्लम छ जाम हुन्छ तपाईँहरूलाई थाहा छ होला नि त्यो चाहिँ ए हजुर अब हुनु त रिजनेबल प्राइसमै छ भनौँ न यतिको त किनभने मैले इच पर्सन फाइभ थाउजन त लिँदैछु अब त्यो त निकै नै कम्ती हो नि त्यो पनि मैले तपाईँहरूलाई जय कम्पलेक्सहरूतिर राखेको छुइनँ नि त मैले त्यहाँनिर तपाईँहरूलाई त के भन्छ त्यसलाई राजु होटेलमा बुक गरिदिएको छु नि त डल्लै फेरि अब हजुर हजुर हजुर हजुर हुन्छ अब तपाईँहरूले टाइगर हिलहरू पनि घुम्नु जानुहुन्छ होला चौरस्ताहरू लान्छु हो तर चौरस्ताहरू चाहिँ फेरि हिँडेरै जानुपर्छ है गाडीहरूतिर जानु हुँदैन त्यो चाहिँ थाहा छ होला नि तपाईँहरूलाई अन्त त्यहाँनिर नाइटिङ्गेल पार्क छ बोटानिकल गार्डन छ हजुर अरू त सबै राम्रै छ त अब इच पर्सन त मैले फाइभ थाउजन भनी राखेको छु त्यसमा नानीहरू छ भने चाहिँ नानीहरूको चाहिँ अलिक कम्ती गरिदिनु सक्छु तर ठुलो मान्छेको त हुँदैन नि फेरि हजुर नानीहरूको चाहिँ म अब चार हजार चाहिँ गरिदिनु सक्छु त्यहाँदेखिको उता त मिल्दैन नि त्यहाँदेखिको चाहिँ फेरि अब यो त यतिको त तपाईँलाई सस्तो परेको नि अरू गाइडहरू हेर्नुभयो भने त तपाईँ छक्क पर्नुहुन्छ नि महँगो लिन्छ इच पर्सन आठ दस हजार लिन्छ हो नानीहरूको पनि नभनेको पनि छ सात हजारहरू लिन्छ मैले त अलिक कम्ती गरिदिएको फेरि तपाईँहरूले भन्नु भयो अलिक चिप ठिकैको होटेल पनि हेर्दा हुन्छ भन्नुहुँदै थियो नि त तपाईँले ल ल हुन्छ हुन्छ बाई बाई